पहिला चाहिँ हामी नारायण गोपालको गीतहरू नाटकहरू मनपर्छ मन पर्थ्यो र त्यही गाउथ्यौँ नाटक गर्थ्यौँ नाचथ्यौँ खेल्थ्यौँ अलिअलि पैसा कमाउथ्यौँ पैसा कमाएर आफ्नो देशमा एउटा उज्जवल स्कुल पनि बनाऔँ बनाएको थियौँ